अँ भन न औ अँ अँ अँ ए अँ है अँ अँ भन न अँ जाऊँ न अनि कति पाँच बजीको गऱ्यौ टिकट

उम् अँ अन्त होटलहरू के गऱ्यौ अनि उता पुगेर उम् ए अँ हुन्छ त अनि हो त अनि त्यस्तो गरौँ न अनि

अँ हुन्छ त अनि उतै गएर सपिङहरू गर्दाखेरि पनि म त यहाँ के भन्छ दसैँको लुगाहरू पनि उतैबाट किनिदिऊँ भनेर सोचिरहेको छु लेदरको चिजहरू सस्तो सस्तो पाउँदो रहेछ नि त है उता अँ उतैबाट किनौँ न सस्तो पनि पाउँछ हो अनि राम्रो पनि हो फेरि हामी जाँदैछौँ पनि हो अनि कहाँ कहाँ घुम्नु जाने हौ म त उयसहरू जाऊँ भनेर सोचिरहेको भिक्टोरिया मेमोरियलहरू है अँ अलिक गरम छ जानुपर्छ नि अन्त भन खोई अब अलिक अलिक राम्रै बोकिराखौँ न अलिक अलिक ठिकैको बोकौँ भरे उता गएर चाहिँ हामीलाई अबरहरू नपरोस् न है अँ अँ अब यहाँ अँ हो त अनि उम् भोलि कहिले कति बजी निस्कने अँ माथि उता सिलगढी गएर पनि अलिक उयस गरौँ न है अलिक सपिङहरू गरिराख्नु पर्छ फेरि है उम् अँ अन्त सपिङहरू पनि त्यहीँ गरिराख्नु पर्छ अलिक छिटो अलिक साढे चारहरूतिरै पुग्नुपर्छ हौ है नत्र फेरि हतार हतार हतार हुन्छ नि त फेरि त्यहाँ अँ ल ल ल ल ल